मलाई खाना पकाउने मनपर्ने खानाको चाहिँ के हो भनेदेखिको मलाई चाहिँ दाल भात यस्तो सब्जी मिठो अलिक चटकमटकमा अब मा मासु पनि अलिकति चटकै परेको अब मनपर्ने अब त्यस्तो चाहिँ मनपर्छ मलाई चाहिँ किनभने त्यो नुन के यस्तो यताउति यसो गरेको पकाएको चाहिँ मलाई मनपर्दैन मलाई चाहिँ अलिकति होस् मिठो होस् चखिलो होस् यस्तो मनपर्छ र मेरो नानीहरूले पनि खाना मिठो खोज्छ उनीहरूले पनि मासुहरू नि सब्जीहरू नि अलिक मिठो खोज्छ त्यही कारणले गर्दाखेरि मासुहरू दाल भात सब्जी रोटी यस्तोहरू चाहिँ मिठो लाग्छ र यही यही खाना चाहिँ म पकाउँछु